अहिले उयो चाहिँ पुरा नेटबाटै भइहाल्छ टाढो स्कुल पढ्नु जानु छ भने पनि त्यहीँबाट भइहाल्छ सजिलो छ नि अहिले त टाढो स्कुल जानु पर्यो भने पनि त्यही फोनमै खोज्दा भइहाल्छ अनलाइन पढ्नु पनि सजिलो अहिले त अनलाइनबाटै भइहाल्छ टाढो जानु पर्दैन त्यही युट्युबबाटै उयोबाटै भइहाल्छ भिडियो त्यहीँबाट भइहाल्छ त्यहीँबाट उयो नानीहरूले त्यहीँबाट सिकिहाल्छ यु ट्युब हेरेरै